र हामीले अब मनाउने खास चाँडबाँड चाहिँ अब हाम्रो दसैँ तिहार हो त्योभन्दा अब होली चाहिँ यहाँ अलिक कम्ती नै मनाउँछौँ दसैँ र तिहारलाई चाहिँ हामी मुख्य चाँड सम्झिएर हामी अब दसैँमा त त्यही हो आउना पाहुना आउँछ खाना पा खाना पिनाहरू पनि मिठो मिठो पाक्छ अनि टिका लगाइन्छ टिका लगाएर दान दक्षिणा दिनु पऱ्यो आफ्नो छोरी ज्वाइँ छोरा छोरीहरूलाई अनि पाखाबाट आउने थुप्रै पाहुनाहरू हुन्छ उनीहरूलाई खाना पिना मिठो मिठो खुवाउनु पऱ्यो अनि तिहारमा चाहिँ तपाईँको तिहारमा पनि त्यस्तै हो लक्ष्मी भन्छौँ हामी गाईलाई लक्ष्मी भन्छौँ लक्ष्मी पुज्छौँ लक्ष्मी पूजा गर्छौँ त्यहाँबाट अनि के भन्छ देउसी खेल्छ यहाँनिर नेपालीमै अब देउसी खेल्छ देउसी घर घरमै खेल्छ दुई दिन जस्तो देउसी खेल्छ त्यो उनीहरूलाई चाहिँ दान दक्षिणा दिनु पऱ्यो पैसा दि दिनु पऱ्यो अनि यसो खाने पिउने केही छ भने दिनु पऱ्यो दुई दिनसम्म खेलेपछि सकिन्छ अनि जुन चाहिँ क्रिस्तानहरू छ उनीहरूले चाहिँ अब पच्चिस डिसम्बर मनाउँछ पच्चिस डिसम्बरमा उनीहरूको त्यही हो यो के प्रार्थना सभाहरू हुन्छ घर घरमा क्रिसमस डे भन्छ उनीहरूले पच्चिस डिसम्बरको दिन चाहिँ मनाउँछ उनीहरूकोमा पनि त्यही हो खाना पिना गर्छ विशेष गरी चाहिँ चर्चमा उनीहरूको प्रोग्रामहरू हुन्छ गिर्जा भन्छ यहाँ त गिर्जामा प्रोग्रामहरू हुन्छ र उनीहरू गिर्जामै गएर पनि गर्छन् कतिले कतिले घरमै पनि मनाउँछन्